हेलो मैले दुई तिन दिन अगाडि नै मैले एउटा हेडफोन्स लिएको थिएँ एउटा एलेक्ट्रोनिक सामान हेडफोन त्यो मलाई साह्रै राम्रो लाग्यो पहिला त राम्रो सुनाइदिँदो रहेस त्यसको बेस पनि साह्रै राम्रो रहेछ दुइटै कानमा लाउँदाखेरि बहिरको हल्लाहरू पनि केही नसुनिने खालको हेडफोन्स थियो साह्रै राम्रो लाग्यो मलाई मैले गेम खेल्दा लाउँदाखेरि पनि साह्रै मज्जाको साउन्ड इफेक्ट्सहरू आयो मुभी हेर्दाखेरि पनि म्युजिक सुन्दाखेरि पनि मैले चलाएँ त्यसमा पनि साह्रै राम्रो बेस साह्रै राम्रो भोकलहरू सबै म्युजिक मज्जाको सुन्यो सुनेँ मैले अन्त त्यो साह्रै राम्रै लाग्यो मलाई तर जस्तो दुई दुई तिन हप्ताहरू जाँदै गयो त्यसको एकपट्टिको उयो अलिकति कम्ती सुन् सुन्दै गयो ए लेफ्ट इयरको जुन पिस थियो त्यो कम्ती सुन्दै गयो अनि अनि बेस पनि त्यस्तो राम्रो सुन् सुनेन त्यहीमाथि तपाईँहरूको प्याकेजिङ पनि मलाई अलिकति मन परेन कलर मैले अर्कै अर्डर गरेको थिएँ त्यही पनि अर्को अर्कै कलरको मैले कालो कलरको अर्डर गर्दाखेरि कालो र सेतो दुइटै भएको आयो त्यो त ठिकै छ तर भए पनि मलाई साह्रै राम्रो चाहिँ लागेन तपाईँहरूको त्यो छिट्टो बिग्रिने रहेछ यो प्रोडक्ट बेसी लामो टिक्दैन रहेछ त्यही चाहिँ अलिक खराबी लाग्यो नभए त पहिला पहिला साह्रै राम्रो सुनिँदैथ्यो म्युजिकको बेस राम्रो थियो सबै राम्रो थियो मेरो भाइहरूले चलाउँदाखेरि पनि उनीहरूले गेम खेल्दा चलाउँदाखेरि पनि उनीहरूले पनि साह्रै सोध्दैथियो दिदी भन्नुस् नि यो कुन चाहिँ कहाँबाट लिनुभयो भनेर कुन चाहिँ प्रडक्ट हो के को प्रडक्ट हो भनेर उनीहरूलाई पनि दामहरू पनि सोध्दैथ्यो दाम त एकदम रिजनेबलै थियो यो यो प्रडक्टको तर मलाई अलिकति कम्प्लेन चाहिँ यो छ कि अलिकति लामो टिक्दैन रहेछ एकपट्टिको बिग्रिगयो होप कि यो सबै प्रडक्टहरूमा त्यस्तो होइन होला आइ मिन सबैजना जजसले पर्चेस गऱ्यो तिनीहरूको सबैको यस्तो भएको छैन होला फिडब्याक त अर्डर गर्दाखेरि फिडब्याक त राम्रै नै थियो तर मेरोमा चाहिँ खै अलिकति प्रब्लम भएर आइपुगेछ त्यसकै कम्प्लेनको लागि भन्नु थियो राम्रो त राम्रै थियो तर भए पनि अलिकति तपाईँको यो अलिकति चेक गरिदिनुहोस् अलिकति प्रडक्टमा फोकस गरिदिनुहोस् अलिक लामो चलोस् भन्ने त्यो गरिदिनुहोस् किनभने हामीले पनि पैसा हालेर किनेको सामान हो यति छिटो बिग्रिँदाखेरि कसैलाई पनि मन पर्दैन त्यही भएर यसको सुन्ने जुन चाहिँ उयो सुन्ने बेस अनि सुन्ने उयो छ त्यो दुवैपट्टि राम्रो सुनोस् भन्ने म हेल्प माग्दछु या फिडब्याक दिँदछु तपाईँलाई